हेलो ए दाजु म टुरिस्ट बोलेको कि त्यही त दार्जिलिङ घुम्नु आउनुको लागि चाहिँ एकजना यहीँको गाइडले तपाईँको नम्बर दिएको थियो त्यहाँको लोकल सिटिजन हो उहाँसँग बात गरेर त्यहाँको एरियाहरू सोध्नु भनेर मलाई गरेको थियो खासमा चाहिँ म तपाईँको असमको तेजपुर डिस्ट्रिक्टबाट हो कि अन्त नेपाली चाहिँ नेपाली नै हो अन्त दार्जिलिङ घुम्नु आउनुको लागि चाहिँ अब तपाईँ चाहिँ एउटा लोकल सिटिजन राम्रो अब मदत हुन्छ भनेर चाहिँ मैले अब तपाईँलाई कल गरेको नि अन्त हजुर दाजु मलाई मुख्य गरी चाहिँ चियाबारीहरू घुम्नु मन थियो तपाईँहरूको ठाउँमा चाहिँ राम्रो राम्रो चिययाबारीहरू चाहिँ कुन कुन होला

हजुर

हजुर हजुर

हजुर हजुर ए हुन्छ हजुर

ए हुन्छ त्यसो भए के भन्छ म तपाईँको तपाईँको एनजेपी रेलवे स्टेसनमा झरेर म तपाईँको गाडी रिजर्भ गरेर सिधै तपाईँको कहाँनेर आउनु पर्यो सिधै तपाईँले मलाई एउटा लोकेसन पनि पठाइदिनु होस् न वाट्सएपमा कि अन्त म तपाईँलाई

हजुर हजुर

हजुर हजुर ए हुन्छ हुन्छ दाजु त्यसै गरौँ न त म तपाईँको फुवागडीबाट अलिक भित्र छिरेर चाहिँ म तपाईँलाई कल गर्छु अनि म तपाईँसँग भेट्छु नि दाजु हुन्छ हुन्छ

हजुर हजुर ए त्यस्तो राम्रो छ है ए हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ दाजु हुन्छ त्यसो भए म तपाईँको भोलि तपाईँको त्यहाँ दुई तिन बजीतिर लगभग आइपुग्छु म तपाईँलाई कल गर्छु नि त है त दाजु हुन्छ हुन्छ दाजु धन्यवाद